स्कुल पढ्दा मलाई ज्योग ज्योग्राफी सब्जेक्ट साह्रै मनपर्थ्यो जोग ज्योग्राफी सब्जेक्ट मलाई सोझो पनि लाग्थ्यो त्यसमा दुनियाँको बारेमा कत्तिवटा कुराहरू थाहा पाउँथेँ जग्गा जग्गाको कुन सहरमा कुन नदी कुन पाहाडहरू त्यहाँदेखि त्यसको जुन चाहिँ अब भारतभित्रै कतिवटा स्थानमा के के उब्जाउ हुन्छ कुन नदी कता छ कुन सहर कता छ विभिन्न किसिमको जानकारी प्राप्त हुन्थ्यो मलाई त्यस कारणले ज्योग्राफी साह्रै र रमाइलो लाग्थ्यो